लकडाउनमा मैले धेरै किसिम होइन धेरै प्रकारको योहरू सिकेँ है खाना बनाउनुहरू सिकेँ अनि त्यो मध्ये चाहिँ एउटा चाहिँ हो पर्क होइन पर्क चिल्ली चाहिँ अब हामी घरतिर त साधारण पकाएर खान्छ नि त अब त्यो रसहरू हालेर होइन कोही बेला त्यो फ्राई गरेर खान्छ तर पर्क चिल्ली चाहिँ अब मैले चाहिँ युट्युबबाट हेरेर सिकेँ मैले सुनेको त अब धेरै थियो नि त पहिलादेखि सुनेको है पर्क चिल्ली मिठो हुन्छ हरे भनेर है सुनेको थिएँ अनि त्यहाँदेखि बादमा चाहिँ अब घरमै त्यो लकडाउनमा काम पनि हुँदैन थियो है अब सबै त बन्द हुन्थ्यो तर पनि अब गाउँ हामी चाहिँ गाउँ घरको भएर अब गाउँ घरमा चाहिँ त्यो उयोहरू काट्थ्यो अन्त अब सुँगुरहरू बेच्नु ल्याउँथ्यो होइन अब गाउँमै काटेकोहरू चाहिँ ल्याउँथ्यो अन्त एकदिन चाहिँ ल्याएको थियो अनि मैले पनि अब ट्राई गरौँ है कस्तो हुँदो रहेछ भनेर ट्राई गरेँ त अब आफै त जान्दिनँ थिएँ त्यसो भए त्यही भएर युट्युबबाट चाहिँ युट्युबमा चाहिँ हेरेँ अब पर्क चिल्ली चाहिँ कसरी बनाउँदो रहेछ भनेर अन्त त्यहाँदेखि पर्क चिल्ली ए बे युट्युबमा हेर्दै गर्दा भएन हेर्दै बनाएँ अनि चाहिँ त्यहाँदेखि अब हामीले साधा घरमा खाने साधारण भन्दा त डिफ्रेन्ट नै हुँदो रहेछ अलिक भिन्न हुँदो रहेछ अनि त्याँदेखि मैले चाहिँ पहिला चाहिँ अब युट्युबमा हेर्दै त्यस त्यति नै त्यही त्यही अनुसार गरेँ त्यहाँ त्यो पर्कलाई बोइल गर्दो रहेछ होइन अनि त्यसमा निम्बुहरू हालेर त्यो भिनेगरहरू हालेर त्यसमा बोइल गर्दो रहेछ अन्त त्यहाँ सान्सानो स्लाइसहरू गर्दो रहेछ त्यहाँदेखि अब प्याज लसुन अब यो क्यापसिकमहरू होइन त्यो उयो चिल्ली खोर्सानीहरू चाहिँ अब त्यो काटेर ठुल्ठुलो काटेर हाल्दो रहेछ अनि त्यहाँ बनाएँ है मिठो भयो अन्त घरमा पनि दिएँ सबैजनालाई अन्त सबैजनाले मिठो भयो भन्यो है अनि त्यहाँदेखि अर्को चाहिँ मैले के सिकेँ भन्दा चाहिँ उयो उयोको म्यागीको मनचुरियन बनाउनु क्या अन्त त्यो त्यो त्यो पनि सुनेको थिएँ साथीकोबाट अन्त त्यहाँदेखि अनि त्यहाँ पनि ट्राई गरेको थिएँ मिठो हुँदो रहेछ है त्यो म्यागीको मनचुरियन अब त्यसलाई म्यागीलाई पहिला हल्का बोइल गऱ्यो त्यहाँदेखि त्यहाँ प्याज लसुनहरू अदुवाहरू अर क्या त्यो धनियाँ आलु आलुहरू मिक्स गऱ्यो त्यहाँदेखि त्यसलाई रङ रङ गऱ्यो त्यहाँ बाहिर चाहिँ त्यो त्यो र म्यागी पहिलाकै त्यो काँचो म्यागीलाई हालेर त्यसलाई फ्राई गरेर निकालेर चाहिँ बादमा हल्का ग्रेभी गरेर बनाएँ अन्त त्यो पनि मिठो भयो त्यो पनि खायौँ अन्त अरू चाहिँ के सिकेँ भन्दा चाहिँ त्यो फिस त्यो नागाल्यान्डहरूमा नागाहरूले त्यो पकाउँथ्यो नि फिस खालि बोइल गरेर अन्त त्यो पनि सिकेँ त्यो पनि मिठो हुँदो रहेछ एकदम हामी त फ्राई गरेर त्यो ग्रेभीमा मात्रै खान्थ्यो नि त अन्त त्यो पनि अब डिफ्रेन्ट अर्कै अर्कै टेस्ट अर्कै फ्लेबर होइन त्यो अब नागाल्यान्डको हरूले चाहिँ खालि फिस वा माछालाई बोइल गरेर मात्रै खाने त्यसमा त्यो पनि सिकेँ त्यो पनि मिठो हुँदा मिठो लाग्यो अन्त मिठो पनि हुँदो रहेछ